अब मैले फोटोग्राफीलाई पेसा बनाउनु बनाउने सोचेको छु है किनभने अब मलाई फोटोग्राफी भन्ने अब एकदमै मन पर्छ एकदमै फोटोग्राफी म प्राय गरिरहन्छु है अब फोटोग्राफी जब गर्छु म त्यति बेला एकदमै आनन्दा एकदम अब अर्कै भाइब मजाको भाइब आउँछ है मलाई कति बेला कोही बेला म पशुहरूको फोटो खिच्छु है कति बेला म नाइटमा यसो बाहिरतिरको सिनहरू खिच्छु कति बेला सनसेट उदय गर्दा त्यो घामको मजाको सिन भइरहेको हुन्छ त्यति बेला म त्यो फोटोहरू खिच्छु एकदमै दामी मजा लाग्छ है मलाई फोटो खिच्नु तिनीहरूको एकदमै मनपर्छ मलाई फोटोग्राफी अब विवाहको फोटोग्राफीको बारैमा चाहिँ है मैले विवाह त गरेको छुइनँ अहिलेसम्म त तर पनि अब कहिले काहीँ गाउँ घरमा नाना दादाहरूको विवाह हुन्छ त्यति बेला मैले उनीहरूको फोटो खिचिदिएको छु मेरो साथी भाइहरूको फोटो खिचिदिएको छ है त्यति बेला एक दुईवटा फोटोहरू उनीहरूले धेरै मन पराउनु हुन्छ त्यति बेला एकदम आनन्द लाग्छ मलाई अब मन पराइदिनु भयो भनेर है त्यति हो